हेलो

नमस्ते दिदी अनि कहाँ हुनुहुन्छ तपाईँ ए अनि दसैँहरू कस्तो मनाउनुहुन्छ त कस्तो अरे आवाज अलिक सुनिएन म मेरो हामीहरूको पनि ठिकै छ तपाईँहरूकोपट्टि आउनु मनलागेको थियो हामी घुमा पनि राम्रै बनाएको छ चाडबाडले गर्दाखेरि आउनै पाउँदैन नि त अनि फोन गरिहेरेको कस्तो बनाउँछ भनेर नि अँ अनि के केहरू पकाउँछ अनि चाडबाडमा अनि हाम्रो पनि त्यस्तै तर माछामासु चाहिँ त्यस्तो त्यस्तो चाहिँ चलाउँदिनँ माछामासुहरू हजुर जान्छु त म उता दुर्गापूजापट्टि ए आउनुहोस् न त अनि तपाईँ अनि ए भ्यायो भने आउनुहोस् न त अनि

म त कस्तो बनाउँछ भनेर फोन गरेको नि तपाईँलाई

असारतिर खान्छु तपाईँहरूले चाहिँ

ए ए मेरो काम छ ल दिदी बादमा कल गर्नुहोस् ल ल हुन्छ